हाम्रा समाजमा कुनै त्यस्तो विशेष खालका नाचहरू त छैनन् तर कस्तोखाले नाचहरू छन् भने मिश्रित प्रकारका नाचहरू जस्तै कि आधुनिक नाचहरू भयो लोकप्रिय लोक नाचहरू भयो ती सम्पूर्ण कुरा चाहिँ मिश्रित रूपमा नाच्ने गर्दछन् जस्तै लोक नाचहरूमा मारुनी नाचहरू भयो देउसी भैलोको अवसरमा गरिने नाचहरू भैलो नृत्य भयो देउसीहरू भयो यस प्रकारका नाचहरू हाम्रो गाउँमा अथवा हाम्रा समाजमा लोकप्रिय छन् यसबाहेक पनि मानिसहरूले बिहे बटुलमा गर्ने नाचहरू जस्तै वनभोजहरू गर्दा हुने नाचहरू जन्मदिवसको उपलक्ष्यमा गरिने नाचहरू यस्ता साधारण किसिमका नाचहरू नै नाच्ने गर्छन्